किसानहरूले गर्ने हाम्रो गर्न खोज्ने व्यवसायमा प्रथममा आउँछ खेतीपाती त्यसपछि आउँछ हाम्रो बिजनेस दोकानदडी गर्नुपर्नेमा पनि हाम्रो किसानहरूको भूमिका रहनुपर्ने हुन्छ र अन्य विषय भन्नुपर्दा खेतीपाती छाडा हाम्रो च्याउ खेती अनि हाम्रो केही अरू अन्य व्यवसायमा लागिपर्नु पर्ने यही नै हाम्रो मूल उद्देश्य हुन्छ